म चाहिँ पेसाले एउटा टिचर हो शिक्षक र म हरेक हप्ता नै घरदेखि स्कुल स्कुलदेखि घर आउने गर्छु र त्यस सँगसँगै शिक्षक हुनुको सँगसँगै म एउटा आफ्नो पढाइलाई पनि अघि बढाइरहेको छु तर पढाइलाई अघि बढाउनुको खण्डमा चाहिँ म धेरैवटा इकजामहरू दिने गर्छु परीक्षाहरू दिने गर्छु र त्यसै परीक्षा दिनको लागि चाहिँ म अहिले नजिकैको सहर जस्तै सिलगढी कोही बेला गान्तोक त्यहाँतिर जाने गर्छु है र त्यही इकजाम लेखेर को साथ साथै त्यहाँ घुमेर हेरेर पनि आउने गर्छु र कुनै सहर या गाउँ घुम्नुको मेरो मेन उद्देश्य नै मेन कारण नै इक्जाम लेख्नु हुन्छ कि त बा स्कुलकै कुनै कामले गर्दाखेरि नानीहरूलाई पढाउनुकै कुनै कामले गर्दाखेरि नै म त्यहाँ जाने गर्छु र त्यही नै मेरो प्रयोजन वा काम हुने गर्छ